कृषिका लागि अब सरकारबाट है प्राप्त हुने लाभहरू चाहिँ धेरै छ किनकि कृषि लोन पनि छ अब यो खेती बारीको लागि है हामीले अब अब कृषि लोन मात्र होइन अब अहिले अहिले एसएसजी सेल्फ हेल्प ग्रुप खोलेको छ उहाँहरूकोबाट पनि लोन लिएर हामी यता खेती पाती गर्न सक्छौँ र सरकारले यस्तो कत्तिवटा स्किम निकालेको छ जुन चैँ चाहिँ अब उयो अब कृषि अब किसानहरूलाई है कृषकहरूलाई चाहिँ अब राम्रो खेती बारी गर्न सकोस भनेर चाहिँ यो लोन यो स्किमहरू निकालेको हो